हेलो नटराज टुर्स एन्ड ट्राभल्स हो मैले अघि तपाईँको कार बुक गरेको थिएँ त्यो कार समयमा आउन सकेन कारणवश मलाई ढिलो भइसकेको थियो यसकारणले मैले त्यो तपाईँको कारलाई मैले क्यान्सल गरिदिएँ म अर्कै गाडीमा चढे्र सिलगडी जानु पऱ्यो यसकारण तपाईँको ट्राभलको गाडीलाई क्यान्सल गरिदिनुहोस्